पश्चिम बङ्गालमा उपलब्ध हुने धेरै सेन्टरहरू छ तर त्यो सबै गोभर्मेन्ट हैन प्राइभेट प्राइभेट हो जसले चाहिँ जस जसमा चाहिँ हामी हाम्रो थुप्रै पश्चिम बङ्गालका ड्रपआउट्स स्टुडेन्टहरूले पनि गर्छन् र त्य त्य त्यस त्यसमा चाहिँ त्यसलाई चाहिँ हामी हामी यहीँ भएका ब्युटिसियन ब्युटी पार्लर अथवा कटिङ सिलाइ बुनाइ काम क्लासहरू गर्छौँ अनि त त्यो त्यो गर्दा चाहिँ हामीले हाम्रो आफ्नो पर्सनल जीव जीव जीवनमा जीवनमा आफ्नै इन्कम पनि अर्न गर्न सक्छ अर्ली इन्कम गर्नु सक्छ त्यसमा त्यसमा चाहिँ हुन्छ हाम्रो सिलाइ बुनाइ सिलाइ बुनाइ गर्ने हामी कटिङ क्लास कम्प्लिट सिक्स महिनाको हामीले कोर्स गर्यो भने हामीले कम्प्लिट गर्नेबित्ति गर्नेबित्तिकै हामीले आफ्नो आफ्नो जस्तो कि आफ्नो आफ्नो आफ्नो दोकान खोल्दा हुन्छ कम्प्युटर क्लास अथवा धेरै धेरै क्लासेसहरू छ कोर्सहरू छ तर सबै त्यो हामी प्राइभेट नै हो गोभर्मेन्टले यहाँ पश्चिम बङ्गालमा त्यस्तो केही उपलब्ध गरेको छैन